तपाईँ इलेक्ट्रिक देकानबाट हो मैले तपाईँकोबाट सामानहरू लगेको थिएँ कि सबै बिग्रेर हेर्नु होस् न अस्तिको हप्ता लगेको थिएँ कि त्यो लेम्पहरू बिग्रियो त्यो फेनहरू तारहरू जल्यो लाइटहरू हजुर त्यो फ्युस भयो कि हजुर खोलेर नि त्यो जोडिसकेको छु

तपाईँहरूकै मान्छे आएर त्यो लगाइदिएको

हजुर हजुर हजुर हजुर हुन्छ पर्खिनु होस् है हजुर रहेछ कि हजुर त्यो हजुर तारहरू जम्मै जलेको छ कि तपाईँहरू आएर चेक गरिदिनु होस् न यो हजुर हजुर त्यो त होइन होइन होइन कि तपाईँको दोकानबाट लगेको थिएँ नि मैले त्यो

हजुर हजुर त्यस्तो महँगो लगेको थिएँ बल्ब त्यो फ्युस भयो हो

हजुर हजुर हुन्छ अब नयाँ जोडिदिनु होस् न तपाईँले त्यसो भए हुन् हुन्छ हजुर